सन्तोष ड्राइभर हो मैले तपाईँलाई हिजो झन् त्यत्रो मैले झन् गाडी भनेको थिएँ नोक डाँडा जानुको लागि अनि खै त अन्त मैले तपाईँलाई साढे सातमा बोलाएको अझ्सम्म आउनु भएको छैन एकदमै ढिलो भयो त हौ यो पारा त यो पारा त हुँदैन त यसरी मैले किनकी तपाईँलाई गाडी बुक गरिसके पछि त तपाईँ टाइममा झर्नु पर्छ टाइममा आउनु पऱ्यो त्यो त मैले बुजे त्यो तिमीले जो कुरा भन्दैछ हो ठिकै हो त्यो सबै कुरा तिमीले चेक गर्नुपर्छ तर तिमीले थोरै साढे सातमा चेक गरेर हुन्छ त्यो त अब तिमीले एकदमै त्यो त तिमीले बिहानै नै चेक गर्नुपर्ने हो बिहानै साढे पाँचमा उठेर या छ बजे उठेर त्यो तिम्रो टाइम हो तिम्रो टाइममा ऊ तिमीले चेक गर्नु पर्ने हो गाडी तर तिमी यहाँ साढे सातमा त तिमी आइपुग्नु पर्ने हो त्यो त म बुझे त्यो त ठिकै छ त्यो कुरा हो तिमीले जो कुरा भन्दै छ त्यो कुरा ठिकै छ

त्यो त म तिमीलाई म कहाँ दिन्छु त्यो भाडा त्यो त म तिमीलाई दिँदै दिँदैन भाडा कम से कम तिमी टाइममा आउनु पर्ने हो मैले अर्को गाडी मैले भनी सके त्यो त हो मैले अर्को गाडी भनिसकेको छु त्यही कारणले गर्दाखेरि अब तिमीले तिमी त साढे सातमा आउनु पर्ने हो साढे सातमा त टकै यहाँ आइपुगेको भए त राम्रो हुने थियो तर अब तिमी अहिले मैले फोन गर्दाखेरि तिमीले अब म झर्दैछु यस्तो यस्तो भन्छ त्यसरी त भएन नि म अन्त साढे आठमा पुग्नुपर्ने पर नोक डाँडा प्रोग्राम छ हाम्रो स्कुलको प्रोग्राम छ त्यही कारणले गर्दाखेरि मैले तिमीलाई हिज भनेको मैले गाडी ल ल ल त्यसो भने म गाडी क्यान्सल गरी तिम्रो भाडा पाउँदैन म अब अर्को गाडीलाई लिएर जादैँछु त्यै कारणले गर्दाखेरि ल हुन्छ हुन्छ कुनै समय म भए भने म तिमीलाई म फेरि भन्ने छु हुन्छ